ए तपाईँ उयो सिलगडीको त्यो सब्जी मार्केटबाट बोल्नु भएको ए मलाई मेरो यो एउटा उयो भाइको बिहाको लागि सब्जी चाहिएको थियो कि

तपाईँकोमा के के पाइन्छ फ्रेस फ्रेसमा चाहिँ अहिले हरियो साग सब्जीमा ए हजुर मलाई करेला त्यहाँबाट मसरुम अन्त हरियो मटर चाहिँ पनिरको लागि हो अन्त प्राइजहरू कति कति छ यसो तपाईँले भनिदिनु सक्नु हुन्छ प्राइजहरू नि त्यो कसरी केजीको ए हजुर मलाई त्यो हजुर मलाई त अब एउटा बिहाको लागि पनिरसँग मिसाउने यस्तै चालिस केजी जस्तो चाहिँ लाग्छ ए हजुर हुन्छ अन्त मलाई करेला हो अन्त भेण्डी पनि चाहिएको छ अलिकति र अरू तपाईँकोमा सलादको लागि चाहिँ तपाईँकोमा फ्रेस गाजरहरू हुन्छ हजुर गाजर टमाटर हो अन्तखेरि चाहिँ हजुर हजुर खिरा पनि चाहिएको छ सलादको लागि हरियो हरियो बन्दकोपी हो अन्त यसमा सबै उयो सलादको लागि चाहिँ तपाईँकोमा यति मात्र आइटम हुन्छ होला है टमाटर कति छ हजुर टमाटर पनि चाहिन्छ नि टमाटर तपाईँकोमा अब कतिवटा आइटमहरू हुन्छ सबै नै म उठाउँछु नि प्याज भयो लसुन भयो अनि आलु भयो हाम्रो यहाँनेर आठसयजना जतिलाई चाहिँ छ हौ ए होइन होइन कुकहरूसँग एक पल्ट बस्छु कि अन्त तपाईँलाई म त्यो कति कति के के लाग्छ म आएर बात मार्छु नि तपाईँसँग हजुर होइन हुन्छ हुन्छ म तपाईँलाई पछि आएर कल गर्छु नि म आउँछु कि तपाईँ भएकोमा हुन्छ हुन्छ राखेँ अहिले